हाम्रो गाउँ अब हाम्रो क्षेत्रमा चाहिँ धेरै सिलाइबुनाइको कामहरू हुन्छ होइन धेरै प्रकारको अब बनाउने गर्छन् अब यहाँ हाम्रो चाहिँ गाउँमा का आन्टी अङ्कलहरूले कत्तिले अब बजारको मन पराउँदैन आफ्नै हातको सिलाइबुनाइ गर्छ नि त अन्त घरमा सजाउनको लागि टिभीमा राख्नको लागि होइन टेबलतिर सजाउनको लागि अब धेरै बनाउँछन् त्यस्तो मलाई नामहरू त केही थाहा छैन किनकि अब म त त्यस्तो केही गर्दिनँ मेरोमा समय पनि हुँदैन अन्त धेरै कामहरू हुन्छ त्यसैले गर्दा अब मैले त त्यस्तो बनाउने केही प्रयास पनि गरेको छुइनँ होइन तर गाउँमा चाहिँ धेरै अब ले बनाउँछन् आफ्नै हातले बनाएर आफै उयो गर्ने गर्छन् होइन